हाम्रो दार्जिलिङ जिल्लामा धेरै स्वास्थ्य शिक्षा स्वास्थ्य केन्द्रहरू छन् तर कोही सरकारी छन् र कोही आधा सरकारी मतलब त्यसमा प्रधान मन्त्री कौशल विकास योजनाबाट आदि पैसा दिँदा पनि इलाजहरू हुन्छ र कुनैमा चाहिँ सबै छुट हस्पिटलहरू छन् र सरकारी हस्पिटलहरू पनि छन् तर कम्ती मात्रामा छन् जब प्राइभेटमा गर्दाखेरि चै हामी धेरैभन्दा धेरै महँगो छ र यस महँगोमा चाहिँ जो हामी गरिब दुःखीहरूलाई अलिक साह्रै पर्छ र हामी सबैको लागि इलाज गर्नलाई सरकारी हस्पिटल अझै भए अलिक राम्रो हुन्थ्यो र अहिले सरकारी हस्पिटल सिलगढी इ यो इला दार्जिलिङ जिल्लामा दुईवटा मात्रै छ